हेलो यो कालेबुङ पऱ्यो है म चाहिँ यहाँ दुई हप्तासम्मको लागि घुम्नु आउँदैछु हो अनि हाम्रो चाहिँ ग्रुप छ मलाई त्यत्ति अब थाहा छैन कालेबुङमा अब कहाँ कहाँ घुम्ने जग्गाहरू छ कहाँ कहाँ होमस्टेहरू छ अन्त त्यसको लागि चाहिँ अब सोध्नु पऱ्यो भनेर त फोन गरेको नि हजुर हाम्रो ग्रुप छ चार पाँचजनाको अन्त त्यसको लागि नि फोन गरेको

ए हजुर

हजुर

हजुर

हजुर हजुर ए हजुर हजुर हजुर हजुर

ए हजुर हजुर हुन्छ केही असुविस्ता त हुँदैन होला खोला खोला जानु सक्छ खोला पनि हाम्रो ग्रुपकोहरू जाने भन्दैछ र ए हुन्छ हुन्छ म अर्को हप्ता आउनु आउनु अगाडि दुई दिन अगाडि फेरि तपाईँलाई फोन गर्छु नि

हुन्छ हुन्छ धन्यवाद